हेलो छ भाइ बोलेको त भाइ अहिले त दसैँको यो चल्दैछ सबै नयाँ स्टोकै छ भाइले कुन चाहिँ हेर्ने होला भन न

भाइ जोर्डनको सबै नयाँ स्टक छ तर भाइ लेदरको ज्याकेट चाहिँ जति सक्दो लोकल मेड पाउँछौँ क्वालिटी एकदमै राम्रो छ तर अलिक महँगो पर्छ है भाइ तिम्रो लेदरको ज्याकेट नभनौँ भने म बेच्नु जति सक्दो पाँचमा बेच्दैछु तिम्रो लागि चार गरिदिउँला नि

होइन होइन भाइ ठिकै छ तिमी बरु जोर्डन भन न जोर्डन मिलाइदिउँला अलिक भाइ जोर्डन लोकली चाहिँ कुन चल्दैछ भन्दा तिम्रो जोर्डन थ्रीहरू चल्दैछ तिमीलाई म ट्वेन्टी फाइभसम्ममा चाहिँ दिउँला नि ल त्यसो भने के भन्नु तिम्रो प्राइस कति छ भन न ज्याकेटमा त भाइ पहिल्यै भनिराख्छु म हो ज्याकेटमा चाहिँ मिल्दैन किनकि लोकल मेड हो त्यति प्रफिट हुँदैन है दुइवटा जोडेर तिमी भन न आफ्नो प्राइस भन त एक पल्ट फोर्टी फाइभ दिन सक्छौ भाइ त्यो त साह्रै कम्ती भयो नि एक काम गर न तिमी रेगुलर कस्टमर पनि हौ हो दुइवटै गरेर सेभेन फिफ्टी गर न लु भाइ सेभेन म्याक्स त्यो भन्दा बेसी कम्तीमा छोड्नु सक्दिनँ म हेर जोर्डन दुई हजारमा दिँदैछु तिमीलाई लु भाइ सिक्स गर लास्ट ल होइन होइन सिक्स लास्ट गर न अब भाइ मलाई नि त अब प्रफिटको अलिकति राख्नु पर्यो नि त ल भाइ ल अब के भन्नु भाइ तिमीलाई ल ल गर न त्यसो हो भने